हलो यो डोमिनोसमा डोमिनोसबाट बोल्नु भएको डोमिनोजमा कल लाग्यो मैले अस्ति पिज्जा अर्डर गरेको थिएँ देखाउनु चाहिँ टाइम देखायो बिस मिनट तर आउनुमा अलिक ढिलो भयो तिस मिनट जस्तो लाग्यो ठिकै छ त्यही पनि केही बात छैन मौसमले गर्दा यस्तो ढिलो पनि हुनुसक्छ तर खानामा जुन चाहिँ अर्डर गरेको त्यो अलिकति चित्तबुझ्दो खालको भएन मलाई किनभने अलिक चिसो पनि भएको थियो र माथि हालेको जुन चाहिँ सब्जीहरू थियो त्यो सबै यता उता बिग्रिएको थियो पोखिएको हरेको थियो त्यसले गर्दाखेरि मलाई अलिकति राम्रो लागेन अलिकति ध्यान दिएर त्यो कास्टमरलाई राम्रो पारेर पठाउनु हुन्थ्यो भने तपाईँहरूको लागि पनि राम्रो हुन्थ्यो हामीलाई पनि अलिक चित्त बुझ्थ्यो भनेर नि